हाम्रो नेपाली समाजमा चाहिँ है दुई किसिमको बिहे हुने चलन चलिरहेको छ है एउटा चाहिँ भयो मँग्नी बिहा है जो चाहिँ एकदम परिवार दुई परिवार बिचमा है एकदम के केटा र केटीको सहमतिको साथमा हुने गरिन्छ र अर्को बिहे चाहिँ एउटा भागेर जाने एउटा चलन छ है र त्यो भागेर चाहिँ कोही बेला एउटा आफ्नो आफ्नो जातको है सँग छोरी गएन भने चाहिँ त्यसरी भागेर जानु पर्ने नै चलन हुन्छ र यो भागेको बिहे र मँग्नी बिहे हुन्छ दुई प्रकारको है र मँग्नी बिहामा चाहिँ तपाईँको के हुन्छ भन्दाखेरि चाहिँ एउटा केटाको परिवार पक्षको है आमा बाबादेखि लिएर केटाको विशेष गरी सबैजना जति पनि एकदम त्यहाँ घरमा ठुलोबडाहरू हुनुहुन्छ है सबैजना उहाँहरू है केटीको घरमा आउने चलन छ र आएर धेरैबटा कोसेलीहरूको साथमा केटीको घरमा आएर चाहिँ माँग्ने चलन छ है र घरमा आएर धेरैवटा यस्तो विधिहरू पनि छ जो चाहिँ माँग्नु अगाडि चाहिँ त्यो घरको है केटीको घरकोसँग मिलेर चाहिँ त्यो पूर्ण गर्ने गर्ने अवसर प्राप्त गर्ने हुन्छ र यसलाई चाहिँ हामी मँग्नी बिहे भनेर पनि भनिन्छौँ र अर्को चाहिँ भागेर जाने चाहिँ बिहे चाहिँ कस्तो हुन्छ भने चाहिँ तपाईँको एउटा भाग्न अगाडि चाहिँ परिवार पक्षसँग पनि मिलेर भाग्ने गर्छ कोहीबेला चाहिँ परिवारलाई भन्ने पनि गर्दैन र भनिने यदि परिवारलाई भागेर जान्छ भनेर पहिल्यै नै थाह छ र मिलाएको छ भने चाहिँ एउटा घरमा कुनै पनि एउटा पण्डितहरूलाई हिन्दूमा हो भनेपछि एउटा साइतहरू हेराउँछ है त्यसको मिति र कहाँबाट कुन चाहिँ ब द उत्तर दक्षिण है कहाँबाट कुन चाहिँ बाट चाहिँ दिशाबाट चाहिँ जान सकिन्छ शुभ मुहुर्तहरूको मलाइने एउटा चलन छ र त्यो दिन चाहिँ भाग्ने गरिन्छ र केटी जब केटाको घरमा भागेर जान्छ त्यो पछाडि चाहिँ तिन त्यसको तिन दिन बादमा चाहिँ के हुन्छ भनेपछि केटाको केटाले चाहिँ एउटा आफ्नो है केटीलाई केटीको घरमा चाहिँ अब केटी भगाएर लएको छु भनेर तिन चारजना यस्ता मान्छेहरूलाई ठुला ठाला मान्छेहरूलाई चाहिँ लगेर है कोसेलीको साथमा है कस्तो कस्तो चिजहरू चाहिँ केटीको घरमा लगेर जान पर्ने हुन्छ त्यो चिजहरू चाहिँ बोकेर लान्छन् र जति पनि अब फर्म्यालिटीसहरू छ त्यो चाहिँ केटाको केटीको घरमा गएर चाहिँ केटीको परिवारसँग चाहिँ एकदम सहमतिको साथमा निभाउने गर्छन् र त्यस पछाडि केटी पक्षहरूले पनि जब त्यो कुरालाई चाहिँ केटा भगाएर गएकोमा चाहिँ उनीहरूले सहमति दिन्छन् र उनीहरूले स्विकार्छन् त्यो कुरालाई त्यसपछि चाहिँ उनीहरूको उनीहरू ढुक्क हुन्छ निर्धक्क हुन्छ र पछि उनीहरूको बिहे चाहिँ त्यही प्रकारले चाहिँ हुने गर्छन्